गाउँ ग्रामीण क्षेत्रमा चाहिँ खेलको चाहिँ एउटा एकदमै ठुलो महत्त्वपूर्ण एउटा भूमिका हुन्छ है कसरी किन भन्दाखेरि चाहिँ त्यो खेलले गर्दाखेरि एउटा गाउँको एउटा युनिटी देख्छ है एकता देख्छ गाउँ समाजको एकता देख्छ सबै मिलेर त्यो खेलिरहेको कस्तो राम्रो है कोच पनि गाउँकै है खेल्ने पनि आफ्नै गाउँकै र एकदमै रमाइलो गरिरहेको एकदमै राम्रो हुन्छ है खेलको पनि एउटा उद्देश्य हुन्छ है हामी खेल खेलौँ एउटा उद्देश्य राखेर खेलौँ अब जस्तै ड्रग फ्री मेक ड्रग्स फ्री सोसाइटी भनेर यस्ता यस्ता टपिकहरू लिएर धेरैवटा खेलहरू राख्ने गर्दछ गाउँ बस्तीमा पनि है सबै एकदमै युनिटी भएर है कुनै जातपात छुटाएर होइन तर गाउँ एक भएर एउटा खेल खेल्ने वा खेलाउने गर्दछ खेलाउँदाखेरि पनि एकदमै सबै घरको मानिसहरू एक एकजना सदस्यहरू घरको एक एकजना सदस्यहरू आएर खेल मैदानको यसो सर सफाई गर्ने है खेल मैदानलाई एकदमै सजाउने त्यस्तो कार्यहरूमा एकदमै सबैले गाउँका सबै समाजहरूले नै अब आफ्नो हातहरू बढाउने गर्दछ है अब सहरमा त खेल हुन्छ धेरैवटा ठुल्ठुला खेलाडीहरू आउने गर्दछ तर एउटा आफ्नो गाउँमा भनेपछि एउटा आफ्नै सबै आफ्नै परिवारकाहरू आफ्नै सन्तानहरू शाखा सन्तानहरू खेल्ने गर्दछ आफ्नै छिमेकी गाउँकाहरू खेल्नु आउने गर्दछ है ती मानिसहरूसँग पनि ती खेलाडीहरूसँग पनि र आफ्नो जुन चाहिँ एउटा मिल्ने है एकदम गफ गर्ने एकदमै एउटा साथी जस्तो भएर बस्ने एउटा सबै चिनाजाना हुने एउटा त्यो पनि एउटा महत्त्व निर्वाह गर्छ है हाम्रो गाउँ बस्तीमा भएको ग्रामीण क्षेत्रमा भएको खेलले चाहिँ अब यो ग्रामीण क्षेत्रमा भएको खेल खेलले एकदमै सबै गाउँलाई पनि एउटा सबै गाउँ छिमेकी गाउँहरूसँग पनि कोही दुश्मनीहरू कोही अलिकिति नराम्रो भएको छ भने पनि यो खेलद्वारा एकदम त्यसलाई एकतामा ल्याउने प्रयासहरू पनि धेरै हुँदछ है अब जस्तै हाम्रो हाम्रो गाउँ घरमा एकदमै राम्रो राम्रो खेलहरू खेलाउने गर्दछ जस्तै एउटा ख्रिसमस कप भयो है फुटबलमा ख्रिसमस कप अन्त त्यस्तै इन्डिपेन्डेन्स कपहरू रिपब्लिक कप त्यस्तो कपहरू पनि खेलाउने गर्दछ है त्यो खेलहरूमा एकदमै रमाइलो हुने गर्दछ किन भन्दाखेरि आफ्नै गाउँको सबैजना मिलेर सबैजनाकै एकता अब एकता भएर त्यो खेलहरूलाई खेलाउँदै गर्दाखेरि हामी पनि यसो देख्दाखेरि एकदमै रमाइलो हुन्छ किन भन्दाखेरि अब सबैजना कति मिलेको है बाहिरको छिमेकी गाउँहरूले देख्दा पनि सहरले देख्दा पनि आम्मम यो गाउँ त के साह्रो मिलेर खेल खेलाएको के साह्रो उयो हौ एकता हौ यो गाउँमा त भन्ने त्यो कुरोहरू दर्साउने गर्दछ है यो गाउँमा आफ्नो आफ्नो एउटा खेलाडीको एउटा ट्यालेन्ट एउटा खेलाडीको एउटा क्षमता पनि त्यहाँ देख्ने गर्दछ है सहरमा मात्रै होइन गाउँमा पनि राम्रो राम्रो प्लेयर्सहरू राम्रो राम्रो खेलाडीहरू छ है भन्ने दर्साउने गर्दछ त्यही खेलबिच कति आफ्नै गाउँका छिमेकी आफ्नै गाउँका छिमेकी घरको नानीहरूले बिबिचमा नाचिरहेका नाचिरहेको है ती नानीहरूको पनि एउटा क्षमता एउटा एउटा ट्यालेन्ट त्यहाँ देख्ने गर्दछ है अब्बुई फलनाले त कति राम्रो नाँच्दोरहेछ फलनाको छोरीले त कति राम्रो नाँच्दोरहेछ त्यो कुराहरू एउटा देखाउने एउटा यो खेलद्वारा नै एउटा देखाउने एउटा प्ल्याटफर्म बनेको जस्तो मलाई लाग्छ है त्यो खेलहरू ले नै कतिवटा घरमा है कतिवटा गाउँ घरमा कतिवटा समस्याहरू छ भने पनि ती खेलहरूद्वारा नै लु है आउ है खेल है मेरोमा खेलिदेउ है भनेर त्यो मिलाउने एउटा भूमिका पनि एकदमै निर्वाह गरेको जस्तो मलाई लाग्छ है